मेरो सामान किन्दाको एकदम नेगेटिभ एक्सपिरियन्स भन्नुपर्दा चाहिँ माल बजारबाट माल बजार कस्मो बजारबाट सामसङको हेडफोन लिएको थिएँ लिएको दुई दिनमै बिग्रिहाल्यो साउन्ड क्वालिटी पनि राम्रो छैन रहेछ हुँदैन रहेछ दाम पनि बेसी त्यसको चार्ज पनि लङ लास्टिङ नगर्ने चार्ज गरेको एक घन्टा डेढ घन्टामै सकिहाल्ने चार्ज यो चाहिँ मेरो सामान यो हेडफोन किन्दाको एकदम नेगेटिभ एक्सपिरियन्स भयो